ए हजुर अमित बोल्दैछु ए हजुर गर्छु त हजुर हजुर एभाइलेबल छु नेक्स्ट कमिङ सन्डे हजुर एभाइलेबल छु

हजुर मैले गरिदिएको त्यो हजुर ए हुन्छ हुन्छ भन्नुहोस् न कहिले के गर्नुपर्छ प्रिवेडिङ फोटोग्राफीको लागि अन्त यसको लागि तपाईँलाई कोटेसन दिनुपऱ्यो कि तपाईँ जस जहाँबाट तपाईँले मेरो नम्बर लिनुभएको छ वहाँबाट पनि माग्दा पनि हुन्छ कोटेसनहरू रेट लिई तपाईँ सबै हजुर हजुर फोटो एल्बम पनि गरिदिन्छु हामी तपाईँको यो हजुर एल्बम पनि गरिदिन्छु चार्जेस अब जग्गा हेरीहेरी हुन्छ भाइ कहाँको कहाँ तपाईँ प्रिवेडिङ गराउनुहुन्छ कति घन्टाको लागि हुन्छ जसमा मिनिमम दिनभरिको तपाईँलाई मलाई हायर गर्नुभयो मोटामोटी वान एन हाफ ल्याक्स वान पोइन्ट फाइभ ल्याक्सको तपाईँको इस्टिमेट आउँछ सबै गरेर फोटो एल्बम सबै सबै आउँछ नि अन्त गाडी खर्च सबै लानुपर्छ तपाईँको फोटो तपाईँको क्यामराको यति दाम छ सबै छ नि त

मिलाउँछु नि त्यो त अब बिजनेस हो बिजनेसमा त अप्स् कम्प्र त्यो के भन्छ बार्गेनिङ त हुन्छ नि

ए घरमा बात मार्नु

ए उनीरूसँग मिलाउनु

हँ ए हजुर एडभान्स त गर्नुपर्छ उम्म ट्वेन्टी ट्वेन ट्वेन्टी फाइभ पर्सेन्ट

हाम्रो छजना हुन्छ

हाम्रो त यहाँ जर्ज बजारमा छ हाम्रो स्टुडियो पाइन ट्रीमै ए मण्डलामा छ

चिन्छु म मण्डला

ए हुन्छ हुन्छ भाइ हुन्छ